धन्यवाद तपाईँको प्रश्नको लागि म मेरो फ्यामिलीको बारेमा भन्छु अब सबसे ठुलो चाहिँ मेरो घरमा हुनुहुन्छ हजुरबा त्यहाँदेखिको हुनुहुन्छ हजुरआमा त्यहाँदेखिको बडा त्यहाँदेखिको बडी त्यहाँदेखिको बाबा आमा बहिनी भाइ छ होइन अन्त म हजुरबा चाहिँ अब कति इयर्स पुग्नुभयो भन्दाखेरि चाहिँ सिक्सटी सेभेनहरू पुग्नुभयो होला हजुरबा अब त्यति बुढो पनि छैन यङ नै हुनुहुन्छ राम्रो हुनुहुन्छ हामीलाई सपोर्ट गर्नुहुन्छ जे कुरामा पनि राम्रो हुनुहुन्छ हजुरआमा चाहिँ हजुरआमा चाहिँ अब कति भन्नु सिक्सटी इयर्सहरू पुग्नुभयो होला होइन अब हामीलाई चाहिँ यस्तो बेसी केयर गर्नुहुन्छ बिहान उठेर खानादेखिको लिएर पकाउनुदेखिको लिएर सबै गर्नुहुन्छ किनकि आमा अहिले यता छैन आमा उता बाहिर देश गएको छ काम गर्नुको लागि होइन अन्त आमा आमाले अब उता किन छोडेर उता काम गर्नु किन गएको भन्दाखेरि अब घरमा बोजु छ अब हामी पनि ठुल्ठुलो भयो हामीले पनि सघाउँछ भनेर अब हाम्रै फ्युचर राम्रो होस् भनेर चाहिँ आमा उता कमाउनु गएको बोजुले अब खानापिना सबै लन्च बनाउनुदेखिको लिएर सबै हेर्नुहुन्छ होइन त्यसको लागि चाहिँ अब म धेरै आभारी छु पुरा अब धन्यवाद गर्छु बोजुलाई होइन त्यहाँदेखिको बडाबडी आउनुहुन्छ बडा र बडी पनि पुरा सपोर्टिभ हुनुहुन्छ होइन पुरा सपोर्टिभ अब स्कुलमा के हो कसो हो सबै अब हामीलाई भन हामी जे सक्छ अब गर्छ हेल्पहरू भन्नुहुन्छ होइन अब बडा अलिकति अलिकति अब हुन्छ नि गुस्सा अब पुरा रिसाउनुहुन्छ छिट्टो होइन पुरा गुस्सा गर्नुहुन्छ तर पनि अब राम्रो हुनुहुन्छ हाम्रै अब हाम्रै आफू राम्रोको लागि नै उसले बडाले कराउनुहुन्छ होइन बडी पनि ठिकै हुनुहुन्छ तर कोही कोही बेला चाहिँ अब कोही कोही बेला चाहिँ अब अलिअलि फाइट हुन्छ किनकि बडीले कोही कोही बेला वाक्कै लगाउँछ नि त होइन हावा हावाको बित्थामा कराउँछ होइन अन्त अब चाहिँ बाबा हुनुहुन्छ बाबा चाहिँ अब मेरो साथी जस्तै हुनुहुन्छ होइन सबसे अब हुनुहुन्छ नि सबै कुरा बुझ्नुहुन्छ मलाई सबसे बेसी अब माया गर्नुहुन्छ होइन यस्तो राम्रो हुनुहुन्छ सबै कुरा बुझ्नुहुन्छ होइन अहिलेसम्म केही नराम्रो त अब हिर्काएकोहरू त केही पनि गर्नु भएको छैन तर पनि अब राम्रो हुनुहुन्छ अब जे कुरामा पनि अब हुन्छ नि कस्तो सपोर्टिभ फादर छ होइन अब सपोर्टिभ पुरा सपोर्टिभ हुनुहुन्छ पुरा साथी जस्तै हुनुहुन्छ अब हामी एकादोस्राको सिक्रेट पनि सेयर गर्छ होइन अन्त अब आमा हुनुहुन्छ अब आमा भनेको त अब आमै हो होइन अब सबसे अब बेस्ट थिङ होइन अब आमा होइन अब आमा चाहिँ अब हाम्रै फ्युचर ब्राइट होस् भनेर चाहिँ अब आमा चाहिँ उता बाहिर देश काम गर्नु जानुभएको छ अब विचरा आमा गएको पनि अब कति एक वर्ष आधी भइसक्यो अब नेक्स्ट इयर त आमा पनि आउनुहुन्छ होइन त्यति बेला चाहिँ अब आमा आउँदाखेरि चाहिँ आमाको चाहिँ अब स्पेसल वेलकम गर्ने भनेर हामीले सोचेको छ होइन विचरा यस्तो दुःख गरेर हामीसित टाढो बसेर पनि काम गर्नुहुँदैछ होइन के कसो अब हामीलाई थाहा छैन बिमारहरू भयो भने पनि हामी त छेउमा छैन हस्पिटल पनि लानु सक्दैन तैपनि जहाँ बस्नुहुन्छ राम्ररी काम गर्नुहुँदैछ मालिकहरू पनि राम्रै छ अन्त अब आमाले अब जे गर्नुभयो हाम्रो लागि अब त्यो त अब सच् अ ठुलो कुरा हो होइन त्यही कारण अब आमा इज द बेस्ट होइन अब सुष्मिता आउँछ सुष्मिता भनेको चाहिँ मेरो बहिनी होइन पुरा इरिटेटिङ छ होइन अन्त मलाई मनपर्दैन सिधा कुरा होइन अन्त पुरा हामी झगडा पर्छ होइन अन्त पुरा हामी झगडा पर्छ तर कोही कोही बेला पनि मिल्छ कुन चाहिँ कुन चाहिँ कुरामा होइन तर पनि अब बेसी चाहिँ हामी झगडै मात्रै पर्छ तर पनि अब राम्रो छ त्यो अब राम्रै छ तर मलाई चाहिँ मनपर्दैन सुष्मिता अन्त पुरा आह्रिस गर्छ मेरो होइन अन्त अब भाइ आउँछ भाइ चाहिँ भाइ चाहिँ अब कति क्लास भन्दाखेरि चाहिँ भाइ चाहिँ क्लास फोर हो अन्त बहिनी चाहिँ क्लास एट हो क्लास भाइ सानो छ तर पुरा च्याङच्याङ पुरा च्याङच्याङे छ होइन तर पनि राम्रै छ विचारा अब ठुलोहरू छ भनेर रेस्पेक्ट तै दिन्छ त्यो चाहिँ अब राम्रो लाग्छ भाइ त के भन्नु अब सानै छ होइन तर पनि हामी अब सबैजना मिलेर बस्छ अन्त हामी जोइन्ट फ्यामिली हो होइन सबैजना अब मिलेर बस्छ अब त्यही भन्नु चाहन्छु